हामी परिवारहरू वनभोजको लागि चाहिँ अब सबैभन्दा अब उयो चाहिँ मनपर्ने जग्गा चाहिँ मलाई चाहिँ खोला होइन किनभने खोलामा चाहिँ हामी गएर चुल्हामा भात पकाउँछौँ दाल पकाउँछौँ खिर बनाउँछौँ झालमुरी हामी झालमुरीहरू बनाउँछौँ होइन अन् अनि कसै खोला खेल्दै गरेको हुन्छ अनि कसै गीत गाउँदै गरेको कसै नाच्दै गरे को हुन्छ कसैले अब माछा मार्दै गरेको हुन्छ होइन मलाई चाहिँ खोला चाहिँ किन बेसी मनपर्छ भने अब हामी खोला जाँदाखेरि राङभाङ खोला जाँदाखेरि चाहिँ एकदमै अब त्यहाँ चाहिँ ढुङ्गाहरूदेखिको लिएर खोलाभित्र माछाहरूदेखिको लिएर सबै कुरा मलाई चाहिँ त्यहाँ मनपर्छ होइन